हाम्रो यहाँ जग्गामा चाहिँ यातायातको चाहिँ धेरै नै असुविधा छ अब भन्नुपर्दा चाहिँ बाटोहरू अब साह्रै नै अब राम्रो छैन अब त्यसमा गाडीहरू कुद्दाखेरि पनि अब कति गाडीहरू पनि धेरै नै अब गाडीहरू भत्किरहेको हुन्छ बाटै त राम्रो छैन अब हो त्यसको अब लागि अब बिमारीहरू हुन्छ अब कतिजना बाटो एकदमै खाल्टाङखुल्टुङ खाल्टा भएको यहाँ पनि खाल्टा त्यहाँ पनि खाल्टा धेरै नै असुविधा हुन्छ बिमारीहरू छ भने अब बिमारीहरू अब अस्पताल लानु पर्दाखेरि अस्पताल पनि निक्कै नै टाडो छ अन्त कतिजना त अब बिमारीहरू अस्पतालसम्म पनि अब पुग्दैन अब के गर्नु अब अब बाटो नै त्यस्तो छ अब अब हवाइजहाजहरू हुने कुरा आएन अब पानी छैन गाउँ हो अब पाहाडी क्षेत्र हो जहाँ अब पानीद्वारा यातायात हुँदैन नाउहरू छैन यातायात भनेको नै अब गाडी घोडागाडीहरू हुन्छ बाटो धेरै नै खराब अब बिमारीहरूलाई धेरै नै असुविधा हुन्छ अब सामानहरू लाँदा पनि अब गाउँ बजारहरूतिरबाट गाउँहरूतिर सामान लानु पनि धेरै नै असुविधा हुन्छ सामानहरू कति अब पल्ट अब घरहरू पुग्दाखेरि सामान सामानहरू भत्किरहेको हुन्छ कति कति अब फुटिरहेको हुन्छ सामानहरू अब यसको लागि चाहिँ अब के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब यो बाटो सबसे पहिला मेन भन्दा प्रमुख ढङ्गमा चाहिँ के काम गर्नुपर्छ भन्दाखेरि चाहिँ अब बाटो चाहिँ बनाउनु पर्छ अब किनकि कुनै पनि जग्गाको अब भन्नुपर्दा चाहिँ मेरुदण्ड नै अब बाटो नै मेरुदण्ड हो भनिन्छ अब कुनै पनि जग्गाको त्यसैले अब मेरुदण्डै अब त्यस्तो छ भने त अब गाउँहरू कसरी अब अगाडि बड्छ हो अब त्यही कारण अब बाटो चाहिँ बनिएको हुनुपर्छ किनकि यो बाटो छैन भने अब धेरै नै अहिले पैहिल्यैदेखि हाम्रो पुर्खाहरूले देख्दै आएको बाटो जस्तोको त्यस्तै छ अहिले आइपुग्दा पनि अब गाउँमा मान्छेहरू धेरै नै भइसकेका छन् अहिले यही बाटोले गर्दा गाउँका युवाहरू बाहिर बाहिर गएर काम गरिरहेका हुन्छन् गाउँमा पनि काम गर्नु सक्थे ती युवाहरूले किनकि बाटो नभएको कारण उनीहरू बाहिर बाहिर जान्छन् गाउँमा केही नै हुँदैन अहिले बाटो चाहिँ सायद अब यो बाटोमा अलकत्र छापिएमा मज्जाले डिलहरूतिर मज्जाले अब सिमेन्टले प्रोटेक्सन वालहरू लगाएमा चाहिँ अब चाहिँ धेरै नै सुविधा हुन्छ जस्तो लाग्छ मलाई चाहिँ अन्त त्यसै कारण अब हाम्रो गाउँ ठाउँमा लागि चाहिँ गाउँ ठाउँको यातायातको लागि चाहिँ अब बाटो बनिन्छ भने चाहिँ मलाई चाहिँ अब धेरै नै खुसी लागेको छ